हाम्रो कालिम्पोङ जिल्लामा धेरैवटा अन्नबालीहरू उमारिने गर्छ जस्तै सागहरू भयो सिमरायो सिमरायोहरू भयो धानहरू भयो अनि उखु मुला आलु अझै धेरै पनि धेरै अन्नबालीहरू उमारिने गर्छ अनि यो सबै चाहिँ हामीले गाउँबस्तीहरूबाट गाउँबस्तीहरूबाट मान्छेहरूले ल्याएर हप्तामा दुई दिन मङ्गलबार अनि शनिबार हाम्रो कालिम्पोङ बजारमा हाटबजार लाग्ने गर्छ अनि त्यो हाटमा चाहिँ सबैले खानेकुराको सब्जीहरू इत्यादि अन्नबालीहरू ल्याएर किन्ने बेच्ने कामहरू सबै त्यहीँनिर हाटबजारमा गरिन्छ अनि हामीले त्यो खाने खानेको चिजहरू चाहिँ हामीले एकदमै हामीले आफ्नो कल्चर अनुसार आफ्नै आफ्नै कल्चर आफ्नै संस्कृतिअनुसार सबैले आफ्नो अनुसारमा पकाएर हाम्रो खाना खानाहरूमा प्रयोग गरिने गरिन्छ